हाम्रो क्षेत्रमा स्कुलहरूको विद्यालयमा भर्ना गराउनुको लागि शुल्कको चाहिँ भिन्न भिन्न छ प्राइभेट स्कुलको भिन्न छ गभर्मेन्ट स्कुलको भिन्न छ हाम्रो प्राइभेट स्कुलहरूको चाहिँ अलिकिति महँगो छ अनि गभर्मेन्ट स्कुलहरू चाहिँ अलिकिति कम्ती त्यो यो यसको एक्जेक्ट फिगर चाहिँ

भन्न सक्दिनँ